मुकेश अम्बानी भारतका एकजना सफल उद्योगपति हुन् यिनी वर्तमान रिलायन्स अनि जियो कम्पनिका अध्यक्ष हुन् र यी कम्पनीहरूको स्थापना पछि भारतका कतिपय दुर्गम ठाउँहरूमा पनि जियोको टावर लगाएर सञ्चार माध्यमको सुविधा पुऱ्याएको देखिन्छ र जियोको स्थापनाले रिलायन्सको स्थापनाले भारतका कतिपय दुर्गम ठाउँहरूमा यसरी लगाएकोले धेरै गरिब दुखीहरूले धेरै दुर्गम क्षेत्रका मानिसहरूले सञ्चार माध्यमको उपभोग गर्न पाइरहेका छन् त्यसरी नै भारतका एकजना अर्का सफल उद्योगपति रतन टाटा हुन् र रतन टाटा भारतका वर्तमान टाटा ग्रुपका अध्यक्ष वा चेयरमेन हुन् र रतन टाटाले आफ्नो व्यवसाय सँग सँगै भारतका विभिन्न ठुला ठुला सङ्घ संस्थाहरूमा च्यारिटीहरूमा गरिब दुखीहरूको नानी पढ्नमा सहयोग पुऱ्याइरहेको छ र सहयोग पुऱ्याउँदै आइरहेको छ त्यसरी नै युवाहरूमा खेलकुदलाई प्रोत्साहन गर्न साथै कसरत गर्न फिट बस्न स्वास्थ्य बस्न पनि धेरै सहयोग पुऱ्याएको देखिन्छ त्यसरी नै भारतका राजनीतिज्ञहरूमध्ये भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी एक सफल राजनीतिज्ञ हुन यिनी दुई हजार चौध पछि भारतका प्रधानमन्त्री भएका हुन् र यिनले भारतलाई अन्तर्राष्ट्रिय स्तरमा एउटा छुट्टै पहिचान दिलाउन सफल भएका छन् र अहिले वर्तमान भारतमा विभिन्न समस्याहरूलाई चुनौति गर्दै यिनले आफ्ना क्षमताले भ्याएसम्म धेरै कामहरू गरिरहेका छन् र भारतलाई एउटा विकासको मार्गमा डोऱ्याउन धेरै प्रयास गरिरहेका छन्